यहाँ चाहिँ विशेष गरी हिन्दू रिलिजनमै है हिन्दू धर्म धर्मावलम्बीहरू नै बेसी विशेष गरी पाइन्छ ज जस्तो कि यहाँ मानव धर्महरू छन् साई सङ्गठनकाहरू छन् प्रणामीहरू पनि छन् र क्रिस्चियनहरू है क्रिस्चियनहरू पनि पाइन्छ यहाँनिर र अरू अन्य अन्य धर्महरू त यहाँ विशेष देखिँदैन यति विशेष गरी हिन्दू धर्म नै बेसी बेसी मात्रामा चाहिँ देखिन्छ अल्पसङ्ख्यकमा अब हाम्रो यस मिसिनीहरूमा चाहिँ क्रिस्चियन छ अरू त छैन धर्महरू